हेलो हेलो दिदी ए सुन्नु न एउटा कुरा भन्नु थियो हौ तपाईँलाई सुन्नु न मेरो नि कपालमा क्या पुरा डेनड्रफ भएको थियो नि त हो अन्त के अरे तपाईँले पनि भन्नुभयो कि हेड एन्ड सोल्डर युज गर न राम्रो हुन्छ भनेर भन्नु भयो हो डेनड्रफ कम्ती हुन्छ भनेर भन्नुभयो अन्त मैले हेड एन्ड सोल्डर म त हेड एन्ड सोल्डर त युज गर्दिनँ थिएँ तर अब डेनड्रफ जान्छ होला भनेर चाहिँ अन्त फेरि तपाईँले पनि भनेको भनेर चाहिँ लयाएर युज गरेँ कि आमाम् मेरो कपाल त हेड एन्ड सोल्डर जस्तो कम्ती भयो कि भएन त्यस्तो उयो पनि त्यस्तो पनि लागेन कपाल त जरर भएर नि हौ ड्राई न ड्राई बनाइदिँदो रहेछ कपाल त होइन ए के अरे गरेँ नि एकपल्ट मात्रै कहाँ युज गरेँ त गरेँ नि कति दुई महिना जस्तो युज गरेँ

त्यही त कसरी यस्तो भयो भयो छक्कै परेँ त्यही तपाईँको त्यस्तो भएन त्यही त मेरो चाहिँ के भयो भयो कि अन्त डेनड्रफ जान्छ भनेर त म त युज त गरेँ तर डेनड्रफ त हल्का कम्ती त भयो कि अबुई कपाल जरर भएकोले गर्दा नै म त लाउनु सकिनँ कपालको त साइनै डल्लै त उ भयो अन्त बिगारिदियो त्यही भन्नुलाई पो तपाईँलाई तपाईँले चाहिँ कसरी युज गऱ्यो हौ भनेर क्या होइन नि कन्डिस्नर पनि युज गरेँ नि त्यो स्यामपो युज गर्नुको बादमा र पनि क्या कपाल त क्या फुल्लिएको जस्तो हुन्छ नि सिल्की नै नहुने त्यस्तो खालके भयो नि त अँ मलाई होइन मलाई सुट नगरेको होला हौ तपाईँको त राम्रै हुन्छ त हन्त तपाईँले त्यही भनेर त मलाई भनेको थियो अबुई तर अबदेखि चाहिँ म हेड एन्ड सोल्डर स्याम्पो चाहिँ मेरो कपालमा चाहिँ युज गर्दिनँ भनेर सोचिरहेको छु नि हजुर त्यही भन्नुलाई तपाईँलाई फोन गरेको

हुन्छ हुन्छ अँ युज गर्दिनँ म अर्कै स्याम्पो गर्नु पऱ्यो मैले गर लगाउने नै

हुन्छ दिदी हुन्छ हुन्छ राखेँ ल हुन्छ बाई